म यसै त चित्रकलाका चित्रकलामा मैले बाध्यतामूलक आफ्नो त्यहाँ प्रवेश गरेको हो किनभने त्यस सब समयमा स्कुलमा चित्रकलाहरूको कुरा हुन्थ्यो र अलिअलि गरिन्थ्यो र पछि आएर मैले यो पेसामा ल्याएँ र पेसामा ल्याउँदा मलाई यसले धेरै काम सिकायो र पछि विकास हुँदै गयो मेरो कलाको विकास हुँदै गयो र पछि गएर मैले यो चित्रकलाले कमसेकम छ सात वर्ष आफ्नो जीविका उपार्जन पनि गरेँ